केटीहरूले खेल्ने खेल चाहिँ जस्तै अमराइट गट्टी ढुङ्गा सार्नेहरू केटाहरूले खेल्ने खेलहरू चाहिँ फुटबल क्रिकेट रनिङ त्यस्तै खेलहरू खेल्छन् त्यसको फरक चाहिँ केटीहरू पनि फुटबल त खेल्छन् तर केटाहरू जत्तिको सक्दैन भाँडाकुटीहरू खेल्ने खेल चाहिँ केटीहरूको खेल हो